र मलाई चाहिँ अब सिङ्गरभरिमा नेपालको महान गायक यस कुमारजी उहाँले चाहिँ एकदमै समाज सुधार्ने गीतहरू बनाउनुहुन्छ समाजमा जुन यो जातपातको विषयमा धेरै मात्रामा भइरहेको हुन्छ यो गीतमार्फत पनि उहाँले धेरैजनालाई अब सन्देश पुऱ्याउनुहुन्छ अब जस्तै गीत अब म आफ्नै आँगनमा इनार बनाउँछु भन्ने गीत बनाउनुभयो र मैले छोएको पानी चल्दैन उसको जुन चाहिँ यो गीतहरूले चाहिँ धेरै नै मान्छेमा चाहिँ एकदमै डेभलप भएको छ र अनि रामकृष्ण ढकाल उहाँको स्वर चाहिँ एकदमै मनपर्छ एकदम शब्द अनि सङ्गीतकार अब सम्भुजित बास्कोटाले लेख्नुभएको गीतहरू हुन्छ अनि कर्णदासको भोइस एकदमै मेलोडी लाग्छ उहाँले पनि देशको लागि ग गाउनु भएको छ धेरै देशको लागि गाउनु भएको छ आफ्नो माटोको लागि छिमेकी राज्य एकदमै राम्रो होस् भन्ने खालको भगवान्कोबारेमा पनि गीतहरू बनाउनुहुन्छ यस कारण गर्दा चाहिँ मलाई यो तिन चारजना सिङ्गरहरू चाहिँ एकदमै राम्रो लाग्छ यस कुमार एक अरू सुरेशकुमार छ उहाँले एकदमै दुःख गीत अब धोका खाएको गीतहरू बनाउनुहुन्छ उहाँले पनि अब एकदमै मन छुने गीतहरू चाहिँ सधैँ नै गाउनुहुन्छ यति सिङ्गरहरू चाहिँ एकदमै मनपर्छ र म पनि अब यही सिङ्गरहरको गीतहरू चाहिँ गुन्गुनाइरहन्छु